हल्ला नगर है हजुर सब्जीहरू छ त के के चाहियो इस्कुसको मुन्टा फर्सीको मुन्टा अन्त अलि अलि भेन्डी छ बोडीहरू छ कि भेन्डी त साह्रै महँगो छ कि अहिले भेन्डी त पुरै महँगो छ अब पावाको बिस रुपियाँ गरी असी रुपियाँ किलो हो ए ल ल हुन्छ नि आलुहरू छ तिस रुपियाँ किलो आलु हो भुटानको त्यही त तिस रुपियाँ किलो भएको छ अहिले हो त्यो पनि बढेको छ हो अरू के के चाहियो छ छ छ छ सिमला मिर्च ल ल म प्याक गरिदिन्छु नि ल ए ल ल ल

आएको छ अझ आएको छ कि नयाँ नयाँ आइटमहरू आएको छ हो के के चाहियो नयाँ नयाँ आइटममा नयाँ नयाँ आइटममा आएको छ अहिले हो के भन्छ फूलकोपी आएको छ बन्दकोपी आएको छ हो फूलकोपी पुरै महँगो भएको छ अहिले कि अब सिजन अफ् हुने बेला भयो कि अब दाम पनि बढेको छ अहिले हो अहिले उतै रेटै महँगो परेको छ त्यही भएर जरा पनि आएको छ हो इस्कुसको जरा पनि आएको छ हो कहाँ कहाँबाट छिप्पिएको इस्कुस पनि भेटाएको छु हो त्यो पनि ल्याएको छु मैले अलिकति अलिकति महँगो परेर अलिकति कम्ती ल्याएको छु ए ल ल ल हजुर अझ सामानहरू छ कि उयोहरू नलाने के अरे सब्जीमा नि अहिले एउटा भेराइटिज आएको छ कि एउटा भेराइटिज आएको छ हो सब्जीमा कि त्यो नयाँ सब्जी आएको छ अहिले त्यो क्या अरे साना खालको बोडी आएको छ हो

त्यो पनि आएर हेर्दा त हुन्न ल राखेँ राखेँ ल